ओइ सुन् न मैले अस्ति त्यो कुर्ता किनेको थिएँ नि त्यस त दुईताल लगाएँ होला त्यहाँदेखिन् त भुवाहरू निक्लिएर धोएको पनि एकैताल थियो त्यहाँदेखिन् चाहिँ धागोहरू निक्लिएर फेरि घट्दो रहेछ त्यसको उयो होइन क्वालिटी पनि कस्तो नराम्रो भुवै भुवा त्यसको त अब त्यो पैसा तिरेको र नतिरेको एउटै भयो केही फाइदा पनि भएन लगाउनु पनि राम्ररी नपाइकन तँचाहिँ नकिन है त्यस्तो लुगा मैले त किनिहालेँ कस्तो नराम्रो हुन्छ नि त क्वालिटी रङ्गहरू पनि उडेको जस्तो भएर